म पहिला नाच्थेँ अब मलाई नाच्नु पुरा मनपर्थ्यो नाचेँ नाचेपछि मलाई एकदम दिलमा शान्ति हुन्थ्यो म बाल् बाल्य अवस्थामा पुरा नाच्थेँ म गाउँथेँ पनि फेरि गायकहरूको मनपर्थ्यो मलाई नारायण गोपालको गानाहरू मनपर्थ्यो सुन्थेँ पुरा गानाहरू पनि सुन्थेँ फेरि नाच्थेँ पनि गाउँथेँ पनि सुन्थेँ पनि गानाहरू पनि सुन्थेँ पुरा अनु मलाई राम्रो लाग्थ्यो नेपाली गानाहरू गाउनु गाउनु नाच्नुमा मलाई एकदमै राम्रो लाग्थ्यो ना नाच्दाखेरि पनि आफूलाई मनमा सुकुन पाउँथेँ अहिले त अहिले त नेपाली गानाहरू प्राय ज्यादातर नेपाली गानाहरू सुन्दिनँ पनि गाउँदिनँ पनि बाल्य अवस्थाको जिन्दगी भनेको अर्कै हुन्छ भनेर त्यत्ति उयो गर्दिनँ अनुभव पनि गर्दिनँ किनभने हामी अब नानीहरूको लागि सोच्नुपर्छ नानीहरूले गाउनु नाच्नु नानीहरूको लागि सिकाइदिन्छु नानीहरूलाई भन्छु नाच गाऊ राम्रो हुन्छ आफैलाई नै अनुभव हुन्छ भनेर भन्छु नानीहरूलाई नै गाउन लाउँछु नाच्नु लाउँछु आफू त पहिला बाल्य अवस्थामा गरेको थियो अहिले त गर्नु सक्दिनँ अब त हाम्रो उमेरहरू पनि भइसक्यो त्यही कारण हामीले गाउनु नाच्नुहरू सकिँदैन सुन्नुहरू गानाहरू सुन्नुहरू मनलाग्छ सुन्छौँ हेर्छौँ तर आफूले सकिँदैन नानीहरूलाई नै गर्नु भनेर भन्छु अनुभव पहिला हामीले बाल्य अवस्थामा अनुभव गरिएको थियो त्यही कारण चाहिँ हामीले गर्नु सक्थ्यौँ अहिले त अब सकिँदैन त्यही कारण चाहिँ हामी यस्तै गानाहरू सुनेर बस्छौँ